भन्नुहोस् न बाजे बाजे भन्नुहोस् न म त कामतिर थिएँ बाजे

किन्नु र बाजे अहिले टिभी त टिभी त खै अब अलिक भन्नुहोस् न अब त्यही त हो अब किन्नै पर्ने

हजुर सत्र इन्चीको ए हजुर खोइ अब किन्नै पर्यो होला अब खोइ कति पर्छ अब मलाई पनि त्यो दोकान दोकाने चाहिँ होइन अब त्यस्तो दामहरू याद हुँदैन मलाई हो अब हेरौँ बा त कस्तो किन्ने अब सत्र इन्चीको भन्नु भयो है भोलि नै पो बाजे एक दुई दिन हुँदैन एक दुई दिन एक दुई हप्ताबाद भोलि नै किनिहाल्नु र किन्यो भने पनि अब एक दुई हप्ताबाद किनौँ होइन बाजे

त्यो त याद भएन अब कति पर्छ हुन्छ अहिले म घर आएर सल्लाह गरौँ न मज्जाले ल बसेर पर्छ हजुर त्यो त पर्छ हुन्छ बाजे भरै घर आएर सल्लाह गरौँ न ल हुन्छ बाजे घर आएर सल्लाह गरौँ न मज्जाले बसेर कत्रो होइन मज्जाले सल्लाह गरेर अब हुन्छ भयो भने भोलि नै जाउँ न अन्त

भयो भने हजुर भोलितिर जाउँ न भयो भने अन्त हुन्न बाजे हुन्छ बाजे राखेँ म हुन्छ बाजे राखेँ हुन्छ बाजे हुन्छ हुन्छ